एकदिन चाहिँ म म मेरो साथीहरूसँग बसिरहेको थिएँ अन्त साथीले चाहिँ कुरा गर्दै थियो अब एक्सपो हामी पनि एक्सपो गरौँ न भन्ने खालके अन्त म चाहिँ अब त्यति बेला अब हाम्रो एक्जाम हुनु आँटेको थियो अन्त अनि त्यो एक्जामको मिड टर्मको बेलामै अब हुन आँटेको थियो एक्जाम अन्त साथीले भन्यो गरौँ न भनेर होइन हामी पनि गरौँ न भन्यो होइन होइन म चाहिँ अब गर्दिनँ तिमीहरू गर म चाहिँ अब एक्सपो घुम्नु चाहिँ आउँछु तर पार्टिसिपेट चाहिँ गर्दिनँ भन्ने खालकै भनेँ अन्त साथीहरू त्यो सबैजनाले गर्यो अन्त सबैभन्दा पनि मेरो दुइजनाले चाहिँ गरेन आफ्नो अरूले चाहिँ गर्यो अन्त त्यतिकै त्यतिकै टाइम बित्यो अन्त एक्सपोको दिन आयो अन्त एक्सपो घुम्नु हामी गयौँ अन्त जाँदा फेरि चाहिँ मैले त्यहाँ धेरै अब राम्रो राम्रो रङ्गीन अब दामी दामी नक्साहरू देखेँ क्या हो अनि नक्सा देख्दाखेरि मलाई पनि क्या अब मनबाट कुन्नि कस्तो खालके भयो के मैले पनि गरेको भए हुने थिए छ भन्ने खालके अन्त अब हामी यस्तो यस्तो कुराहरूतिर चाहिँ पार्ट लिइरहनु पर्ने रहेछ हामी अब जस्ट त्यो एजुसेकनमा मात्रै फोकस गरेर चाहिँ हुँदैन रहेछ हामी अब यस्तो यस्तो के के कुरातिर पनि हामी पार्ट लिनु पर्यो नि सधैँ एक्सपो चाहिँ अब धेरै राम्रो राम्रो कुरा हो एक्सपो चाहिँ अब किनभने अब धेरै मान्छेहरू हुन्छ अब जो चाहिँ अब मान्छेसँग कम्युनिकेट गर्नु सक्नु हुँदैन उनीहरू चाहिँ मान्छेसँग अब मजाले बोल बोलीचाली गर्दाखेरि चाहिँ उनीहरूको पनि स्पिकिङ स्किल्सहरू बढ्छ अन्त त्यही भएर एक्सपो चाहिँ हामीले गरेकै राम्रो